स्कुलमा मलाई भन्नुपर्दाखेरि चाहिँ विषय इतिहास मनपर्थ्यो हिस्ट्री होइन जसमा किन मनपर्थ्यो भन्दा त्यसमा चाहिँ बितेको हाम्रो समयमा के कस्तो भइरहेथ्यो त्यो हामी पढ्नु पाउँछ यदि हाम्रो हिस्ट्री सब्जेक्टै नभए हामीलाई कसरी थाहा हुन्थ्यो कुन राजा कुन बेलाको हो होइन त्यही भएर चाहिँ मलाई यो विषय मनपर्थ्यो हिस्ट्री जसमा सबै हामीलाई पास्टको विषयमा थाहा लाग्छ